धर्म चाहिँ हामी अब सबै नै मान्छ हामी सबै नै पूजा पाठहरू त सबै नै गर्छु अब निरङ्कारीमा चाहिँ मैले ज्ञान लिएको किनभने निरङ्कारीमा चाहिँ के भनेको छ भने अब हामीलाई आफै सम्हाल आफैले सोच्ने सम् उयो बुद्धि गर नाराम्रोपट्टि नहिँड भनेर भन्नुहुन्छ हाम्रो उयो निरङ्कारीको चाहिँ के छ भने त्यही सबै धर्म मान आफै इन्सान राम्रो हुनु भनेर भन्नुभएको छ अन्त यही हो हाम्रो त धर्म त म सबै नै मान्छु सबै भगवान् एउटै लाग्छ मलाई अन्त ठुल्ठुलो उयो संगमहरू हुन्छ ठुल्ठुलो तीर्थ यात्राहरू हुन्छ त्यहाँ जान्छ हामी टाढो टाढो पनि अब दिल्लीमा हुँदैछ संगम त्यहाँ पनि अब योपाली त मैले भाग लिन सकिनँ अब अर्कोपाली भयो भने जान्छु राम्रै हुन्छ हाम्रो धर्म भन् धर्म त हुनु सबैले एउटै एउटै मान्छु तर तर सबै भगवानै म एउटै मान्छु अन्त सबैलाई नै उयो नै लाग्छ धर्म त एउटा हामीले गर्नै पर्छ अन्त त्यही हो